हेलो दाजु मैले अघि तपाईँलाई पिजा अर्डर गरेका थिएँ नि त्यो अर्डर क्यान्सल गरिदिनु होला किनभने पाहुनाहरू आएका थिए र मैले पाहुनालाई खुवाउनका लागि अर्डर गरेको थिएँ र साह्रै नै ढिलो भइसक्यो पाहुनाहरू पनि अब निस्किन लागिसकेका छन् त्यसैले गर्दा साह्रै नै ढिलो भइसक्यो त्यो अर्डर क्यान्सल गरिदिनु होला